जुन पनि है भाषाले चाहिँ आफ्नो संस्कृतिको सम्पदालाई है बचाउने काम गरिरहेको छ है यो चाहिँ मेरो आफ्नो विचार हो र म चाहिँ अब के भन्न चाहन्छु भने हामी एउटा राज्यमा बसेको छ है त्योमध्येमा चाहिँ एउटा अब एउटा नेपाली जाति पनि हो जुन अब नेपाली जातिले है आफ्नो भाषा संस्कृति भाषाले गर्दा आफ्नो संस्कृति है बचाइरहेको छ है र अब इनडाइरेक्टली चाहिँ अब म के भन्नु चाहन्छु भने चाहिँ अब यो नेपाली संस्कृति मात्रै नबचाएर चाहिँ है हामीले आफ्नो राज्यको कल्चरलाई पनि अब बचाइरहेको छ है र मलाई चाहिँ लाग्छ कि अब भूमिका यस भाषाको भूमिका चाहिँ अब रहेको छ